मैले मिन्त्राबट एउटा ट्रयाक मगाएको थिएँ जुन चाहिँ मैले फ्रेस हेर्दाखेरि चाहिँ मलाई धेरै राम्रो लागेको थियो अनि प्राइज पनि एकदम कम थियो जब त्यो प्रडक्ट आयो मैले त्यो अनप्याक गरेर हेर्दाखेरि चाहिँ एकदम राम्रो आएको रहेछ अनि मैले त्यसको प्राइज पनि बजारहरूमा कम्पेयर गरेँ है त्यो चाहिँ प्राइज जुन मैले लिएको थिएँ त्यो चाहिँ एकदम कम्ती रहेछ बजारको एरियामा भन्दाखेरि अनि प्रडक्ट क्वालिटी पनि एकदम दामी थियो मैले त्यो ट्रयाक अहिले युज गरेको पन्ध्र दिन भन्दा बेसी भइसकेको छ अनि म साथीहरूसित बजार गएर त्यही ट्रयाकको प्राइज कम्प्येयर गर्दाखेरि चाहिँ त्यो भन्दा डबल प्राइज जस्तो परेको थियो अनि क्वालिटी पनि त्यो भन्दा कम आएको थियो अनि जुन मेरो प्रडक्ट थियो त्यो चाहिँ अफर्डेबल अनि राम्रो क्वालिटी जुन चाहिँ चाहिँ अब एनिवे टु क्यारी जहाँ बोक्दाखेरि पनि सजिलो हुन्छ अनि लगाएँ लगाउँदाखेरि पनि एकदम कम्फर्टेबल छ जस्तो वेदरमा पनि कम्फर्टेबल नै हुने त्यो किन भने त्यसको इन्नर लाइनिङमा फर पनि छ अनि त्यो गरममा लगाउँँदा पनि सजिलो नै हुने छ अनि ट्र्याक चाहिँ एडिडासको हो अनि त्यसमा चाहिँ छवटा गोजी हुने छ है अनि त्यो गोजीमा चाहिँ ठुलो ठुलो पकेट्सहरू हुन्छ है तपाईँले जे क्यारी गर्दा पनि हुनु सक्छ अनि त्यो त्यसको एन्डमा चाहिँ यो प्यान्ट मलाई धेरै सजिलो पर्यो है अनि यो प्रडक्टलाई चाहिँ म मेरो साथीहरूलाई रिकमेन्ड गर्न चाहन्छु अनि यो प्रडक्टको लागि म धेरै नै खुसी छु त्यो प्रडक्ट पाएर